फुलको त मैले अघि नै भनिहालेँ फुल फुलको बिरुवाहरू चाहिँ जस्तै बेच बिखनहरू गर्नुपर्ने पनि मिल्ने त्यस्तो खाले फुलहरू घरमा रोप्ने गर्छु र फल फलहरूमा जस्तै यो आरू अम्बक सुन्तलाहरू भयो यो सबै फलाउने गर्छ अनि तरकारीहरूमा त प्राय प्राय सबै नै लगाउँछौँ जस्तै आलु फर्सीहरू भयो या टमाटरहरू भयो भिन्डीहरू त्यो सबैकै बिरुवा हामी लगाउने गर्छौँ र यही हो फलफुल र तरकारीको चाहिँ यस्तो खालके बिरुवाहरू लगाउँछौँ